हजुर यो जलपाइगुडीमा नि अलिक फेमस पर्सान्यालिटी भएको मान्छेहरू को को हुनुहुन्छ होला है हजुर

हजुर हजुर हजुर प्रदिप गुरुङ भन्नु भयो है हजुर हजुर मैले हजुर मैले पनि अलिअलि सुनेको थिएँ उहाँको हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हजुर भयो हजुर हुन्छ हुन्छ धन्यवाद